हेलो म सेन्ट स्टेफेन एकेडमीबाट बोल्दैछु टिचर अनि तपाईँको नानी चाहिँ प्रिया चाहिँ एकदमै बिमार भएर सिकिस्त अवस्थामा छ स्कुलमा तपाईँ झट्टैभन्दा झट्टै आएर चाहिँ तपाईँको नानीलाई रिसिभ् गर्नुपर्यो स्कुलबाट हजुर प्रियाको प्यारेन्ट्स तपाईँ नै हुनुहुन्छ हाेइन हजुर बिहानदेखि नै एकदमै नानी बिसन्चो अवस्थामा छ तपाईँ तपाईँ एकदमै झट्टैभन्दा झट्टै चाहिँ स्कुलमा आएर तपाईँको नानीलाई लिएर जानुहोस् एकदमै स्योर